मेरो बिचारमा चाहिँ यो जति उमेरमा जति सिम्पल सानो उमरमा गरो त्यति राम्रो लाग्छ तर पनि मलाई चाहिँ लाग्छ कि दस वर्ष भएकोहरूको माथिले चाहिँ योगा गरेको राम्रो हो योग अपनाएको योगलाई उयो गरेको चाहिँ राम्रो हो किन गर्दाखेरि चाहिँ हामीले जति पहिलादेखि जति छिटो हामीले योग गर्नु स्टार्ट गर्यौँ त्यति हामीलाई चाहिँ जति हामी बढ्दै जान्छ हामी अब ठुलो हुँदै हु हु हुँदै हाम्रो बेला हुन्छ हामी ठुलो हुँदै अनि ठुलो भएर हामी उयो हुनेसम्म हाम्रो जति उमर जति हुँदै जान्छ त्यतिसम्म हामलाई चाहिँ त्यस्तो जस्तो अरूहरू नर्मल मान्छेहरूलाई जस्तो प्रब्लम हुन्छ त्यस्तो चाहिँ हुँदैन जो मान्छेले योगा गर्छ तिनीहरूलाई चाहिँ पछिसम्म पनि त्यस्तो बिमारीहरू हुँदैन जुन बिमारीहरू आजकलको आजकलको उएसमा भइरहेको छ थरी थरीको बिमारीहरू त्यस्तो बिमारीहरूले चाहिँ उयो हुँदैन त्यो नि बिमारीले मात्रै होइन किनकि हामीलाई हाम्रो जिउलाई फिट राख्छ अन्तखेरि चाहिँ

अनि बहुत राम्रो उयो म मलाई चाहिँ लाग्छ कि मेरो विचारमा मैले चाहिँ योगा गर्छु म अहिले पनि गर्छु डेली गर्छु त्यही भएर चाहिँ मलाई चाहिँ लाग्छ कि योगा जति छिटो गर्यो त्यति राम्रो हो हाम्रो हेल्थको लागि हामीलाई इफ हामलाई अगर हामलाई केही बिमारीहरूले उयोहरू चाहिँ भने चाहिँ बिमारीहरू थरी थरीको बिमारीहरू योगा चाहिँ मलाई लाग्छ कि सबैजनाले आ आजको लाइ आजको लाइफमा चाहिँ आजको टाइममा चाहिँ योगाहरू चाहिँ सबैले गर्नुपर्छ मलाई चाहिँ त्यस्तो लाग्छ